हाई आइसा के गर्दैछौ म पनि बसिरहेको छु त इक्जामको प्रिपरेसन त्यस्तो बेसी चलेको छैन तिम्रो कस्तो चल्दैछ अँ त्यही त यता अब हाम्रो डिस्ट्रिक्टमा त राम्रो राम्रो कलेजहरू पनि छैन अब हामीलाई बाहिर एजुकेसनको लागि अब हामी त जे भए पनि एउटा भिलेजमा बस्छ होइन अब त्यस्तो फाइनेन्सियल क्राइसिसहरू हुन्छ यता हाम्रो डिस्ट्रिक्टमा एउटा राम्रो गभर्मेन्ट कलेज खोलिदिएको भए त कति फाइदा हुन्थ्यो नि त हामीलाई है त्यही त फेरि अब जलपाइगढीमा चाहिँ कलेज त रहेछ तर प्राइभेट कलेज रहेछ अनि फेरि हामी त अब त्यस्तो साह्रो इकोनोमिकली क्राइसिस हुन्छ नि त त्यही भएर मैले पनि भनेको तिमी कहाँ जोइन गर्छौ अब गरेपछि हामी त गभर्मेन्टै गर्नुपर्छ अँ त्यही त एउटा त्यही भनेको मैले पनि अब बिडिओमा गएर कम्प्लेन गर्नुपर्छ हामी त्यही भनेको मैले पनि अब सिलगढीतिर त राम्रो राम्रो कलेज रहेछ कि तर जलपाइगढीमा चाहिँ नभएको कारणले गर्दा चाहिँ अब अलिक साह्रो पऱ्यो अँ त्यही त ए अन्त भन न तिमी भन के कुन चाहिँ सब्जेक्ट लिएर फर्दर स्टडी गर्छौ ए म त यो के भन्छ सोसियोलोजीलाई फर्दर लगौँ भनेकौ त्यही त ए भुइँचालो भुइँचालो आयो क्या तिम्रोतिर त पुरा हल्लिँदैछ त ए होइन म त थरथरथरथर कामेको जस्तो सुनेँ नि त ए अँ ठिकै छ भयो हाम्रो टाइम भयो राख हामी पर्सी भेटौँ न स्कुलमा ल ल ल बाई अँ स्कुल त आउँछु त तिमी आउँछौँ ए हाम्रो त फरवरीमै भन्दैथ्यो इक्जाम त फरवरीमा हुन्छ होला हौ हाम्रो त तिमीहरूको त सरेछ नि हुन् हुन्छ त्यसो भए हामी पर्सी भेटौँ न भेटेर कुरा गरौँ न ल ल ल ल ल